हुन त भारतमा धेरैवटा राज्य छ तर पनि मलाई लाग्छ कि एउटा जानैपर्ने राज्य चाहिँ राजस्थान हो किनभने त्यहाँनिर चाहिँ हाम्रो राजपुत राजाहरूको महलहरू हेर्नुसक्छौँ हामी उनीहरूलाई अझै नजिक बाट हेरेर बुझ्नसक्छौँ किताबमा पढेकोहरू भन्दा पनि र हाम्रो हिस्ट्रीको बारेमा चाहिँ अझै धेरैवटा कुराहरू त्यहाँ गयौँ भने जान्नसक्छौँ बुझ्नसक्छौँ त्यसै कारण मलाई लागेको चाहिँ हुनु त धेरैवटा राज्य भएर अरू पनि धेरै राम्रो राम्रो ठाउँहरू राम्रो राम्रो ठाउँहरू छन् राज्यमा तर पनि राजस्थानमा चाहिँ अब हामी आफ्नै राजाहरूको राजपुतहरू कस्तो थियो के थियो कस्तो महल बनाएको छ त्योहरू सबै जान्नसक्छौँ बुझ्न सक्छौँ त्यसैले चाहिँ मलाई चाहिँ राजस्थानै चाहिँ हो जस्तो लाग्छ